हेलो प्रबिना सुन न मैले नि के भन्छ मैले भनेको थिएँ नि तिमीलाई मैले जुत्ता मगाएको छु भनेर फ्लिपकार्टबाट अँ कस्तो राम्रो आएछ कि मलाई त अब मैले सोचेको पनि थिइनँ त्यस्तो राम्रो आउँछ भनेर किनभने अब फ्लिपकार्टबाट है मान्छेहरूले त्यति साह्रो ट्रस्ट पनि गर्दैन होइन अनि मैले चाहिँ अब झुकझुक हुँदै तर पनि राम्रो देखेको छ भनेर चाहिँ मैले मगाएको थिएँ होइन कस्तो राम्रो लाग्यो लाइक सोलहरू पनि कस्तो राम्रो आएको छ हुन्छ नि लाइक वकहरूमा जाने टाइपको कम्फोर्टेबल हुन्छ नि खुट्टा नदुख्ने लाइक एकदमै कम्फोर्टेबल क्या हुन्छ नि त्यही त तिमीले मलाई भन्दै थियौ नि त होइन कस्तो आयो मलाई पनि भन ल भनेर नि एकदमै मलाई त पुरा राम्रो लाग्यो लाइक वाइटमा छ हो सोल पनि अलिक मोटो नै आएको छ होइन लाइक हुन्छ नि वर्कआउटहरू गर्दा यस्तो मर्निङ वकहरू जाँदा चाहिँ नि एकदमै कम्फोर्टेबल हुन्छ नि त्यही त तिमीले मलाई भनिरहेको थियौ नि त राम्रो आयो भने मलाई पनि भन ल म पनि किन्छु भनेर अन्त मलाई एकदमै राम्रो लाग्यो कि त्यही भएर मैले तिमीलाई कल गरेको नि अँ पुरा राम्रो लाग्यो मलाई चाहिँ त्यही भएर म पनि रिकमेन्ड गर्छु कि तिमी पनि यस्तै जुत्ता किन पर्चेस गर अनि आफ्नो मर्निङ वकमा युज गर भनेर ल ल ल राख्छु ल अब